मेरा भाइ एकजना अनि हामी दिदी बहिनीहरू चारजना छौँ हामी चारजना दिदी बहिनीहरू एकदमै मिलेर बसेका छौँ अनि हामी दिदी बहिनीहरूमा अलिअलि आफ्नो व्यवहार त अलिकति फरक त हुन्छ नै तर पनि हामी दिदी बहिनीहरू चाहिँ एकाअर्कामा एकदमै एकाअर्कालाई परेको बेला चाहिँ एकाअर्कालाई मिलेर सघाएर बसेका छौँ